मलाई चाहिँ मेरो परिवारसँग यात्रा गर्न मन छ किनभने अब हामीहरू परिवारै यात्रा गर्नु गयौँ भने घुम्न गयौँ भने हामी सबै ज सबैजना एकै ठाउँ जानेछ जानु सक्छ अनि एकैसाथमा एकैठाउँ पनि जानु सक्छ रमाइलो एकैतालमा सँगै सबैसँग गर्नु सक्छ अनि रमाइलो पनि हुन्छ अनि यस्तो मौका त धेरै धेरै पाउँदैनन् तर पनि अब एकएक समय गयो भने चाहिँ परिवारसँग आफ्नो परिवारसँग राम्रोसँगले समय बिताउनु पाउँछ त्यही कारण चाहिँ मलाई परिवार आफ्नो परिवारसँग यात्रा गर्नु मन छ